दार्जिलिङ जिल्लाको होइन महाकाल डाँडा मन्दिर चाहिँ एउटा पवित्र हिन्दू मन्दिर हो होइन र यो मन्दिरको निर्माण चाहिँ होइन सेभेन्टिन एट्टी टूमा लामा दोर्जे रिङ्गिङले गर्नुभएको थियो अरे होइन र यो मन्दिरको चाहिँ अब के किंवदन्ती छ भने चाहिँ होइन त्यहाँनिर महाकाल डाँडा मन्दिर हामी जाँदाखेरि हामी देख्छौँ नि तिनवटा शिवलिङ्ग त्यो शिवालिङ्ग चाहिँ होइन ब्रह्म विष्णु र महेश्वरको चाहिँ प्रतिनिधित्व गर्ने तिन शिवलिङ्गहरू अरे होइन जो चाहिँ जुन चाहिँ सेभेन्टिन एट्टी टूमा त्यो साइटमा चाहिँ प्रकट भएको थियो अरे हो र त्यो अगाडि चाहिँ त्यहाँनिर लेप्चाहरू लेप्चाहरूको पवित्र स्थल मानिन्थ्यो अरे होइन र यो मन्दिर चाहिँ होइन दुवै धर्म हिन्दू र बौद्ध धर्मको एकीकरण पनि हो भन्छ